मैले आफ्नो क्षेत्रको अस्पतालहरूमा चाहिँ भिडभाड र पर्खिन लामो समय लाग्ने देखेको छु र यस्ता चुनौतीहरूको परिणाम चाहिँ के हुन्छ भनेदेखि जो बिरामी हुन्छ उसले चाहिँ समयमै डाक्टरको उपाचार नपाउनका कारणले उसमा नराम्रो परिणाम हुन जान्छ किनकि उसलाई डाक्टरको जरुरत परेको हुन्छ तर समयमा ट्रिटमेन्ट गर्न नसकेको कारणले गर्दा उसको ज्यान पनि जान सक्छ परिणाम एकदमै नराम्रो हुन जान्छ